तपाईँ ट्राभल एजेन्सी हो ए अच्छा हाम्रो फ्यामिलीको अलिकति घुम्ने प्लान हुँदैछ हाम्रो अनि त्यता तपाईँकोतिर अलिक यसो बस्ने ठाउँको लागि अलिकति सुविधाको लागि चाहिएको थियो अनि अलिकति त्यहाँको बस्नेको के कस्तो छ बसेर अलिकति त्यहाँ यसो वरिपरि घुम्ने इच्छा गरेको छौँ हामी त्यहाँ हजुर हजुर ए अच्छा अच्छा हजुर हजुर ए अच्छा अच्छा हजुर हजुर ज्यू ज्यू ज्यू प्लानिङ चाहिँ हाम्रो पन्ध्र दिनको जस्तो प्लानिङ छ अनि त्यहाँको यसो खानाको भेराइटिजहरू कस्तो कस्तो छ हौ पाउने गर्दछ हो गर्छ हो त्यहाँ

अच्छा वान हजुर हजुर ज्यू ज्यू ए अच्छा अच्छा वान नाइटको कति जस्तो पर्ला एक रातको कति जस्तो पर्ला एक रातको कति जस्तो पर्ला ल हुन्छ हुन्छ अच्छा अच्छा अच्छा कतिवटा छ तपाईँहरूको एरियामा होम स्टे ए अच्छा अच्छा सबसे दामी लज चाहिँ तपाईँको डेलो

अच्छा अच्छा हुन्छ अच्छा अच्छा ए हुन्छ हवस् म तपाईँलाई सम्पर्क गर्दैछु एकछिन बादमा हुन्छ हवस् हवस् हवस्